गुड मर्निङ सर सर ठिकै हुनुहुन्छ छुट्टी कस्तो जाँदैछ सर तपाईँको मेरो त राम्रो जाँदैछ सर हो सर अन्त यो छुट्टीमा एसो किताबहरू पनि हेरेँ मैले हो हाम्रो स्कुलको किताब त साह्रै दामी रहेछ हौ सर आम्बो साह्रै मन पर्यो सर मलाई पढ्नु पनि सजिलो मिनिङ पनि सजिलै छ सबैको टक्क टिपिहाल्ने एन्सरहरू फेरी बनाउनु पनि सजिलो होमवर्कहरू दिनुभएको छ नि सर त्यो आफै गर्नु भनेर एन्सरहरू पनि बनाउनु एकदमै सजिलो फेरी एन्सरहरू पनि सिम्पल हुने हो सर साह्रै मन पऱ्यो हाम्रो स्कुलको टेक्स्ट बुकहरू त सर हुन्छ सर हुन्छ सर त्यही भन्नु थियो स्कुलको टेक्स्ट बुकहरू चाहिँ साह्रै राम्रो छ हो पढ्नु सजिलो हुन्छ भनेर हुन्छ सर बाई सर